को को बोल्नु भएको होला हजुर हजुर ए हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ अन्त मेरो नानीको पढाइ चाहिँ कस्तो होला नि राम्रो छ होला जस्तो लाग्छ मलाई त कस्तो छ ए हजुर भाइ बहिनी त दिदी थियो दिदी त पढिसक्यो ब भाइ बहिनी छैन

होइन होइन बिमारी त छैन कि त्यो एक्चुएलमा घरमा भाइ बहिनी छैन स्कुले त्यो भएर होला हौ सायेद अल्छी लागेको होला ए त्यही त्यही अन्त ए हुन्छ हुन्छ कहिले कहिले बोलाउनुहुन्छ कल गर्नुहोस् न ल हजुर हजुर हजुर हजर अवश्यै पर्छ

ए हुन्छ हुन्छ ए हुन्छ हुन्छ